मलाई मेरो नेपाली भाषा असाध्य नै धेरै मन पर्छ अनि सम्मानित भाषा हो जस्तो पनि लाग्छ हाम्रो नेपाली भाषामा उखानको धेरै ठुलो स्थान छ उखानको बखान बैमानको के ठेगान भन्ने नेपाली उखान प्रसिद्ध छ कसैले यसो भने चोरले चोर देख्छ बोक्सीले बोक्सी भनिदिए पुग्छ नेपाली जातिमा चलेको उखान नेपाली साहित्यको सम्पत्ति वा गहना मात्र होइन तर ढुकढुकी हो ज्यान हो प्राण हो नेपाली भाषा वा साहित्यमा नेपाली उखानका प्रयोग नहुनु नै नेपाली भाषाको मृत्यु हुनु हो कुनै पनि भाषा वाक्यमा शब्दको प्रयोग स्थान हुन्छ महत्त्व हुन्छ तर यस्ता वाक्य उखान र मुहावराको उचित प्रयोग गरे सो वाक्यको महत्त्व अझ बढ्ने छ अनि यसले सुनमा सुगन्ध काम दिन्छ हाम्रो उखान एक दुइवटा उखानहरू हो नाच्न नजान्ने आँगन टेढो डोकोमा दुध दुहेर हुँदैन परिश्रम गर्न नै पर्छ अचानोको पिर खुकुरीले जान्दैन भनेको जसलाई पर्दछ उसले मात्र जान्दछ मर्ने बेलामा दबाई खाएर हुँदैन भन्नाले समयको महत्त्व बुझ्न पर्छ यस्तै उखानहरूले हाम्रो भाषालाई अझ सजाउने गर्छ र गहना झैँ हाम्रो उखान छ जसले गर्दा मलाई मेरो भाषाप्रति अझ प्रेम दिन्छ र यसरी नै मलाई मेरो नेपाली भाषा धेरै मन पर्छ